म हेल्थ डिपार्टमेन्टमा कार्यरत थिएँ र म उन्नाइस सय चौरासी सालदेखि काम गर्दै गर्दै दुई हजार अठारमा अवकास प्राप्त गरेँ अगस्त महिनामा त्यसले गर्दाखेरि चौतिस वर्षको अनुभवले र यो स्वास्थ्य विभागमा काम गर्दै जाँदा को कस्तो को कस्तो बिमारी हुन्छ र को कति अतालिन्छ को कति उयो के हुन्छ त्यो सबै अनुभव देखेर गर्न सकियो अनि उसलाई कसरी म्यानेजमेन्ट गर्नपर्ने हो र उसलाई खुसी कसरी दिलाउन पर्ने र जाति कसरी गराउनु पर्ने सबै डक्टरहरू सँगसँगै काम गरेको कारणले गर्दाखेरि त्यसको म्यानेजमेन्ट गर्न अलिअलि अनुभवले गर्दा गर्न सकियो र यस यो स्वास्थ्य विभागको काम तकनिकी विषय भएको कारणले गर्दाखेरि साधारण मानिसहरूले यसलाई झट्टै बुझ्न सक्दैनन् र उनीहरूलाई बुझाउन जानु जानु पर्दाखेरि धेरै समयलाई अवरोध हुनसक्छ र पहिला प्राथमिक स्तरमा चाहिँ हामीले बिमारीलाई नै मध्यनजर राखेर बिमारीको स्वास्थ्यलाई नै ध्यान दिएर उसलाई कुन टाइममा कुन दवाई दिनपर्ने र कति खाना खानपर्ने खाना पनि कस्तो खालको खान दिनपर्ने र सुत्न कस्तो जग्गामा र अनि कति ऊसँग गफिन पर्ने कि गफिनै नहुने यस्ता यस्ता तकनिकीहरू विषयहरू लिएर बिमारीहरूलाई उपचार गर्न सकिन्छ र दवाई मात्रै हाम्रो स्वास्थ्यको मूल आधार होइन हामीले अघिबाटै स्वास्थ्यलाई ध्यान दिनको लागि चाहिँ अघिबाटै सोचिलो भएर समयमा खाना पिना खानु समयमा बस्नु समयमा उठ्नु समयमा सुत्नु समयमा काम गर्नु यो पनि स्वास्थ्य विभागको एउटा अभिन्न अङ्ग पनि हो एउटा त्यसले गर्दाखेरि हाम्रो निरन्तर दैनिक जीवनमा हाम्रो समयलाई ध्यानमा राख्दै राखेर काम गर्दै गयौँ भने हामी प्राय प्राय हामीले दवाई नै खान नपर्ने व्यवस्थाहरू पनि स्वास्थ्य विभागबाट अनुभव प्राप्त गरिएको छ यसोसले गर्दा मैले एउटा उप सहायकको काम गर्दै गर्दै जाँदाखेरि बाहिर स्कुल कलेज गाउँबस्तीमा अवेरनेस क्याम्प गर्दै गर्दै जानपर्दा धेरै कठिनाइहरू पनि भोग्न पऱ्यो र सबै मानिस एउटै विचारका हुँदैनन् कोही मूर्ख हुन्छन् कोही ज्ञानी हुन्छन् कोही बिमारी हुन्छन् बिमारी भएर सही सर सल्लाह दिँदा त्यो कुरो पनि सुन्दैनन् त्यो कुरो नगरि उसको उपाय पनि हुँदैन यस्ता यस्ता मानिसहरूलाई सम्झाउने बुझाउने इत्यादि इत्यादि तकनिकी विषयको कारणले गर्दाखेरी उहाँहरूकै भाषामा उहाँहरूकै दैनिक कार्यहरूको विषयमा नै हामीले यो काम गरिनुपर्छ तकनिकी विषय लिएर उपचार गर्नपर्ने हुनाले गर्दा यस्ता घातक बिमारीहरू कुन कुन हुन् र झट्टै जाति हुने बिमारीहरू कुन कुन हुन् र यो सबै कुरालाई ध्यानमा राखेर हामीले म्यानेजमेन्ट गर्नपर्छ त्यसले गर्दा यो सबै जनतालाई बुझाउने काम भएको कारणले गर्दा विभिन्न जग्गामा धेरै ज्ञानीहरूसँग पनि सम्पर्क भयो धेरै मूर्खहरूसँग पनि सम्पर्क गरियो र यस्ता धेरै धेरै डिजिसहरूको जस्तै डाइरिया खोकी ज्वरो यस्ता कत्तिवटा साधारण बिमारीहरूलाई समयमै हामीले ध्यान दिएनौँ भने डाइरियाबाट पनि मृत्युको शय्यामा हामी पुग्नसक्छौँ भन्ने कुरोको जानकारी गराउन पऱ्यो र खोकी साधारण होइन खोकी जोडले जोडले सधैँभरि खोकीरहे हाम्रोभित्र घाँटीदेखिभित्र ब्रेनसम्मको कोसिकाहरू चुडि्नसक्छ यसले गर्दाखेरि जब कोसिकाहरू चुडि्न्छ भित्र ब्रेनमा गएर ब्रेन ट्युमर हुने डर हुन्छ र क्यान्सर पनि हुने डर हुन्छ यसले गर्दा यो सबै कुराहरू तकनिकी हिसाबले बुझाउन पर्दाखेरि र उसलाई साँच्चै नै र खालि ड्युटीमात्रै होइन एउटा धर्मको आधार लिएर पनि उसलाई निको पार्ने व्यवस्था मिलाउनुमा हृदयमा राखेर मिलाउनु यो सहायकको मूल उदेश्य हुन्छ त्यसले गर्दाखेरि उहाँ बिमारीहरूलाई जुन जुन बिमारहरू खतरा खतराहरू छन् यो तिम्रो बिमारी खतरा हो भन्दियो भने उसलाई शङ्का हुन्छ उसले दस वर्ष बाँच्थ्यो भने दुई वर्षमै मर्न पनि सक्छ शङ्काको पिरले त्यस्ता कतिवटा ध्यानमा राखेर तकनिकी हिसाबले सम्झाउन पर्थ्यो र जस्तै कुष्ठरोगी जस्तै हाम्रो एक्सटर्नल पार्टलाई ड्यामेज गर्छ कुष्ठरोगले र अन्त त्यसले त्यसलाई कसरी सम्हाल्न पर्ने कसरी म्यानेजमेन्ट गर्नपर्ने सबैले गाउँ समाजले छिः छिः दुरः दुरः गर्छन् र छिः छिः दुरः दुरः सबै सबैले गऱ्यो भने गाउँभरि फैलिने डर हुन्छ र उसलाई कसरी म्यानेजमेन्ट गर्नपर्छ र अन्त कुष्ठरोगको एउटा माइक्रो ब्याक्ट्रियम एउटा डिजिस हुन्छ त्यो डिजिसलाई हामीले कसरी प्रिभेन्सन गरेर उसलाई दवाई पानीको औषधीहरूको उसलाई प्रदान गर्नपर्ने र त्यसरी म्यानेजमेन्ट गरेर दिएको हुनाले कुष्ठरोग पनि जाति हुन्छ यो हेरिडिटी बिमारी होइन र यसले गर्दाखेरि चाहिँ कुष्ठरोगीहरू जब प्रेग्नेन्स हुन्छ र त्यो प्रेग्नेन्ट भएको नानीहरू फेरि जन्मियो भने कुष्ठरोगी नै हुन्छ भन्ने गाउँ समाजमा त्यो मानसिकता भएको हुन्छ तर कुष्ठरोगको नानी रोगीहरू प्रेग्नेन्ट हुँदाखेरि जन्मिएका नानीहरू रोग कहिल्यै पनि हुँदैन किनभने वर्षको तिन वर्षदेखि लिएर तिस वर्षसम्म भित्रको यसको इन्क्युबेसन पिरियड भएको कारणले गर्दा ऊ चाहिँ हेरिडिटी केस हुँदै होइन त्यसले गर्दाखेरि चाहिँ उसलाई राम्ररीसँग जाति पार्न सकिन्छ नयाँ जीवन दिन सकिन्छ आफ्नो उसको एक्सटर्नल पार्टहरूलाई ड्यामेज हुन नदिइकन उसलाई त्यो जुन चाहिँ डब्लुएचओले दिएको समय अवधिको दवाईपानी छ त्यो उसलाई खाने सेवन गर्ने हामीले राम्रो सर सल्लाह दियौँ भने ऊ समयमा जाति हुनसक्छ यस्तै गरिकन ट्युबरक्युलोसिस केसहरू छ टिबी केसहरू छ र अन्त कुष्ठरोगको जुन चाहिँ माइक्रो बैक्ट्रियम डिजिस छ त्यो चाहिँ फिमेल ब्रान्च भएको कारणले गर्दा ट्युबरक्युलोसिसको जुन चाहिँ माइक्रो बैक्ट्रियम डिजिसहरू छ त्यो चाहिँ मेल ब्रान्च भएकोले गर्दाखेरि अब इन्डिकेसन्स एक एउटा जग्गामा गएर त्यसले ड्यामेज गर्छ लङ्समा ड्यामेज गर्छ विशेष गरिकन छिट्टो ड्यामेज एट्ट्याक हुने चाहिँ हाम्रो लङ्स हो र लङ्समा ड्यामेज भयो भने हामीलाई टिबीको बिमारी भन्छन् र त्यो पनि छ महिनामा जाति हुन्छ तर एक दिन पनि नबिराइकन त्यो टिबीको दवाई खानपर्छ र जाति हुन्छ तर टिबीको बिमार चाहिँ कन्ट्रोल मात्रै हुन्छ र पूर्ण रूपमा त्यसलाई जाति हुन सक्दैन कुष्ठरोग चाहिँ पूर्ण रूपमा जाति हुन सक्छ त्यसले गर्दाखेरि चाहिँ यो यस्ता कत्तिवटा कुरो गाउँ घर सबै सबैलाई सम्झाइ बुझाइ गर्ने अभिभार छ खालि दवाई पानी मात्रै चाहिँ हाम्रो बिमारीको इलाज चाहिँ होइन हामीले त्यसबाट जोगिने प्रावधान लिएर काम गऱ्यौँ भने चाहिँ हामी बिमारीमुक्त हुन्छौँ यस्तै कामहरू स्कुल कलेजतिर मेरो एउटा भाषण दिने काम थियो अन्त हस्पिटलमा पनि मैले दवाई पानीको उपचार गर्नपर्थ्यो थुप्रै थुप्रै गाउँ बस्तीमा गएर ठुला ठुला ज्ञानीहरूमा पनि यसको अज्ञान भएको चाल पाइयो अब पढालेखा भएको त धेरै धेरै डिग्रीहरू हासिल गरेका छन् तर यो विषय लिएर भन्दा मैले थुप्रो जानेको छु भन्ने कुराहरू उनीहरूले हामीहरूलाई त उल्टा दर्शाएका पनि छन् यस यसले गर्दा आफ्नो जग्गामा आफै आफैले त्यो जग्गालाई जानिन्छ र सम्पूर्ण विषयवस्तुलाई प्राथमिक स्थानमा जानिन जरुरी छ र हामी स्वास्थ्य मुक्त हुन सक्छौँ धन्यवाद